हजुर म यहाँ हुने कला प्रदर्शन मेलाहरूमा गएकी छु हाम्रो दार्जिलिङमा प्रत्येक वर्ष नै दार्जिलिङ क्यापिटल हलमा एक्सपो मेला लाग्ने गर्छ यो मेलामा टाडा टाडाबाट आएका अन्य जातिहरूले नानाथरीका सर सामानहरू ल्याएर बिक्री गर्छन् यो एक्सपो मेलामा मैले अनुभव गरेका कुरा भन्नु पर्दा बजारमा पाउने सामानहरू भन्दा त्यहाँ अलिक सस्तो दाममा पाएको जस्तो मलाई लाग्छ त्यस मेलामा लुगा फाटा जुत्ता चप्पल ब्याग च्यादर चटाइ अनि सोफा पलङ् कुर्सी पिरा जस्ता सर सामान राखेर प्रदर्शन गरेको हुन्छ अनि हाम्रो स्थानीय बासिन्दाहरू त्यहाँ गएर घुम्ने तथा सर सामानहरूको खरिददारी गर्ने गर्दछन् त्यो एक्सपो मेलामा प्रदर्शन राख्ने मानिसहरू टाडा टाडा ठाउँहरूबाट हाम्रो ठाउँमा आएर यति धेरै सर सामानहरू ल्याएर बिक्री गर्छन् उनीहरू पनि आफ्नो पेट पालनको निम्ति घरदेखि यति धेरै टाडोमा आएर छन् पैसाको लागि सर सामानहरू बिक्री गर्छन् पुरा एक महिनासम्म यो एक्सपो मेला चलेको हुनाले तिनीहरूलाई पनि कतिपय समस्याहरू आए तापनि हामीलाई मनोरञ्जन गराइरहेका छन् साथै आफ्नो सर सामानहरू पनि बिक्री गरिरहेका छन् अनि चौरस्तामा लाग्ने गुन्द्री मेलामा जान मलाई खुबै मन पर्छ यो गुन्द्री मेला पनि वर्षमा एक पल्ट राख्ने गर्छ यस मेलाको विशेष कुरा भन्नु पर्दा चाहिँ यस यस मेलामा सबै कुरा आफैले हातले बनाएको सुन्दर सुन्दर डिजाइन गरेर बनाइएको सर सामानहरू देख्न पाउँछौँ साथै हातले बनाएको कुराहरू भएको कारणले सबै सुन्दर अनि बलियो हुन्छ त्यहाँ हातले बुनेको लुगा चित्रले बुनेको सर सामानहरू किन्न सक्छौँ अनि हाम्रो स्थानीय बासिन्दाहरूले नै यो मेलाका आयोजित गरेका हुन्छन् त्यहाँ खाने कुरा आयोजित गरेको हुन्छ अनि ती खाने कुराहरू जस्तै मम गुन्द्रुकको अचार डल्ले खुर्सानी तामाको अचार छुर्पीको अचार सेलरोटी चिया आदि जस्ता चिजबिजहरूलाई राखेको देख्छौँ सधैँ यस गुन्द्री मेलामा मलाई जान साह्रै मन लाग्छ किनभने त्यहाँ हाम्रो दाजु दिदी बहिनीहरूले गान नाच पनि गरिरहेका हुन्छन् र मलाई यस्तो एक्सपो मेलाहरूमा जानु साह्रै मन पर्छ अनि म त्यहाँ त्यसको भिड देखेर पुरा खुसी हुन्छु